हाम्रो कालिम्पोङ क्षेत्रमा इतिहास पढाइन्छ अनि यो हामलाई कतिवटा इतिहासहरू जस्तै पुरानो इतिहासहरू कतिवटा धेरै इतिहासहरू यस्तो छन् जस्तो हाम्रो हाम्रो विद्यालयमा पढाइँदैन अनि हाम्रो हाम्रो विध्यालयमा कतिवटा यस्तो हाम्रो हाम्रो आफ्नै गोर्खाल्यान्डको इतिहासहरू छ जुन चाहिँ चाहिँ हाम्रो विध्यालयमा पढाउनु पर्ने हो तर हामीलाई यो गोर्खाल्यान्डको इतिहासको बारेमा न त्यस्तो केही कुछ जानकारीहरू छ न त हामलाई यो पढाइन्छ अनि हाम्रो विध्यालयमा पढाइने धेरैवटा यस्तो इतिहासहरू छ त्यसको बारेमा हामलाई थाहा पनि छैन हामलाई धेरैवटा इतिहासहरू जस्तै हाम्रो भारतको धेरैवटा राज्यहरूको बारेमा पढाइन्छ अनि पुरानो धेरैवटा राज्य अनि हाम्रो भारतको कतिवटा सिभिलाइजेसनहरूको बारेमा हामीलाई पढाइन्छ